मेरो कुनै विशेष प्रतिभामा सिप के हो भन्दामा चाहिँ मलाई खाना बनाउनु धेरै नै मनपर्छ अन्त अन्त मलाई अर्को कुरा चाहिँ के मनपर्छ भन्दामा चाहिँ मलाई पेन्टिङ गर्नु चाहिँ पुरै मनपर्छ होइन मैले त्यो दुइटा चाहिँ कसरी विकास गरेँ भन्दामा चाहिँ जब मैले सानोमा मेरो आमा मेरो बोजूहरूलाई खाना पकाएको देख्थेँ मलाई पनि धेरै नै खाना बनाउनु मनपऱ्यो त्यसको बादमा मैले अलिअलि अब जानी नजानी भए पनि अब काटकुट गर्दै केलाई कुलाई गर्दै ओर्नेहरू गर्ने गर्थेँ बिस्तारी बिस्तारी मैले अन्त खाना बनाउनु पनि सिकेँ अन्त त्यतिकै त्यतिकै हेल्प गर्दा त्यहाँदेखि अझै अब मलाई त अहिले अहिले त म पुरै अब त्यसमा राम्रो भइसकेको छु खाना बनाउनुमा त्यसको बादमा मैले पेन्टिङ कसरी गरेँ भन्दामा चाहिँ सानोमा अब मैले स्कुलमा सानो सानो त्यो क्रेयन्सहरूले कलर गर्दा के गर्दा चाहिँ मलाई त्यसको बादमा धेरै नै अझै गर्नु मनपऱ्यो अन्त मलाई मैले स्केच पनि सिकेँ मैले वाटर कलरहरू पनि अब सिकेँ मैले अब त्यो बाद त्यही विकास अझै म दुइटै कुरामा अझै विकास गर्न चाहन्छु भविष्यमा पनि